हेलो हजुर ए हो त ए हजुर भन्नुहोस् न हजुर हजुर हजुर

हजुर ए ए हजुर हामी त अब यसको लागि त एकदम एभ्री टाइमै रेडी छौँ है अन्त तपाईँ कुन कुन चाहिँ लोकेसनबाट उयो गर्नु भएको हो कुन चाहिँ जग्गाबाट ए त्यहाँबाट है हुन्छ यता अब एकदम टुरिस्ट स्पटै हो है अब यसमा त आ हामी अब लोकलहरू एनजिओहरू मिलेर नै गरेको राम्रो हो किनभने अब टुरिस्टहरू अ आएको आउने जग्गामा त एकदम साफ सफाई त मस्ट हो नि त होइन हुन्छ अब हामी एउटा उयो गर्छु एउटा अवेरनेस प्रोगाम अरेन्ज गर्छु कि अनि यो कति आफ् मर्निङदेखिको सुरु गरौँ है सन्डेको टाइममा अन्त हजुर सबैजना हुन्छ नि त है हजुर अँ हुन्छ हुन्छ हजुर यस्तो ट्रेनिङहरू जस्तो पनि दिनु दिन्छु नि हामी ल सबैजना उयो गरेर हामी सबै टिमै आउँछु नि हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ